मैले एमाजोन सपबाट पार्करको पेन किनेको थिएँ जो चाहिँ मैले सोचेको थिएँ त्यो जस्तो चाहिँ भएन जुन चाहिँ चाहिँ अनलाइनमा देखाउँदै थियो जब मैले त्यो अनलाइनबाट रिसिभ गरेँ टोटली लुक्स पनि डिफरेन्ट थियो र जस्तो मैले सोचेको थिएँ त्यस्तो थिएन लेख्दा पनि एकदमै अब इङ्क पुरै बग्ने खालको जतासुकै ल्यातल्यात खालको लागिने खालको त्यो कुनै पनि मजै नलाग्ने र पनि मैले राखेको थिएँ तर पनि जस्तो राख्दै पनि अटोमेटिक त्यसको इङ्क बगेर जाने त्यस्तो खालको थियो र जब त्यो कभरहरू पनि एकदमै फुटी जाने खालको त्यो अलिकति हार्ड प्रकारको त्यस्तो खालको थियो र चाहिँ मलाई एकदमै नराम्रो लागिरहेको छ जुन चाहिँ चाहिँ एमाजोनबाट जुन चाहिँ पार्करको पेन अर्डर गरेको छ त्यो चाहिँ सायदै म गर्दिनँ होला अब फर्दर मेरो जति पनि फ्युचरमा चाहिँ जब चाहिँ म पेनले लेख्छु र पार्करको पेन चाहिँ म अर्डर गर्दिनँ जस्तै लाग्छ मलाई किनभने यो चाहिँ मेरो टोटली नेगेटिभ एक्सपिरियन्स भएको छ जब चाहिँ मैले पेन किनेर लेख्छु भन्ने सोचमा चाहिँ टोटली नेगेटिभ एक्सपिरियन्स भएको छ जुन चाहिँ चाहिँ पार्करको पेन मैले एमाजोनबाट चलाएको थिएँ र यो चाहिँ एकदमै नेगेटिभ भएको छ र एकदम मेरो लाइफमा पनि नेगेटिभ एक्सपिरियन्स भएको छ